हजुर म म्यानेजर बोलेको यहाँको भन्नु होस् न हजुर हजुर ए हजुर यहाँनेर यिन तपाईँलाई कुन चाहिँ प्लेसमा इन्ट्रेस्ट लाग्छ त्यहाँ चाहिँ चाहिँ डल्लै घुमाइदिन्छ हाम्रो होटेलले एभाइलेभल गराउँछ डल्लै अन्त त्यो चाहिँ अलिक कस्टली चाहिँ छ तर डल्लैपट्टि घुमाउनु ओर्नु हाम्रो होटेलबाट म्यानेज हुन्छ त्यो डल्लै अन्त कुन चाहिँ कुन चाहिँ जगाहरू चाहिँ घुम्नु मन छ तपाईँलाई त्योहरू चाहिँ भनिदिराखिदिनु होस् त्यसरी ए हजुर हजुर ए त्यसको लागि चाहिँ हजुर बिहान छिटै गरेर यहाँबाट एरेन्ज गरिदिन्छ तपाईँहरूलाई डल्लै त्यही तपाईँहरूलाई सपोज एउटा जगामा जस्तो कि एचएमआईमा छोडिदिराखिदिन्छ सर्टेन पिरियडको लागि अन्त त्यति बेलासम्म चाहिँ तपाईँहरू त्यहाँनेर घुमेर अन्त घुमिसकेर चाहिँ हामीलाई इन्फर्म गर्नु पर्यो अब तपाईँहरू कति बेलासम्म घुमिसक्छ तपाईँले जति बेलासम्म हेरिसक्छ त्यो इन्फर्म गर्यो त्यो इन्फर्म गर्दाखेरि चाहिँ त्यहाँदेखि डल्लै भेकहल्स त्यहाँनिर तपाईँहरू भएकोमा आइपुग्छ त्यहाँदेखि तपाईँलाई रिसिभ गरेर फेरि ल्याइदिन्छ होटेलमै हजुर हाम्रो छ त म्युजियम यहाँनेर एउटा सिंहमारीको हाम्रो दार्जिलिङको पुरा फेमस म्युजियम रिलेटेड टु तेन्जिङ सेर्पा लाइक रिलेटेड टु तेन्जिङ सेर्पा तपाईँहरूलाई थाहै छ होला अब तेन्जिङ नर्गे सेर्पा त उसको रिलेटेड म्युजियमहरू अन्त कि जस्तो कि जूहरू पनि यहाँ तपाईँले अब हेर्न सक्नु हुन्छ त्योहरू पनि जूहरूतिर यहाँ भेराइटिसहरू पुरा छ जस्तो कि अब रेड पान्डा त फेमसै हो जाहीँतिर पनि त्योहरू पनि हर्न सक्नु हुन्छ तपाईँलाई त्यहाँ पनि लान्छ त्यत्रो बेसी एक्सपेन्सिभ पनि छैन तपाईँहरूलाई यहाँनेर स्टे गरेको र एक दिन जस्तो घुमाएको त्यस्तै फिफ्टिन टु ट्वेन्टी थाउजन्ड्सहरू

होटेलको पर नाइट त्यस्तै छ फिफ्टिन हन्ड्रेडहरू त्यसमा चाहिँ अब तपाईँहरूलाई आफ्नै सेप्रेट रुम त्यहाँदेखि खानाहरू नि डल्लै एभाइलेभल हुन्छ हजुर यहाँनिर आएर खानु सक्नु हुन्छ तपाईँहरू अरू ठाउँ नि जान सक्नु हुन्छ त्यहाँदेखि यहाँनिरै तपाईँलाई यही होटेलमा चाहिएको छ भने चाहिँ यहाँनेर अर्डर गर्नु नि सक्नु हुन्छ तपाईँहरूले ए हुन्छ

ए हुन्छ हुन्छ म त्यो गरिदिन्छु नि तपाईँले अनलाइन तपाईँको अहिले त डल्लै अनलाइनै हुन्छ अनलाइन तपाईँको डक्युमेन्ट्सहरू बुझाउनु भयो भने अन्त म तपाईँलाई बुक गरिदिहाल्छु त्यहाँदेखि अरू कुरा भइहाल्छ हुन्छ हुन्छ